पुरानो गीत र आज भोलिको गीतको बिचको फरक चाहिँ नि बेसी छैन पुरानो गीतमा चाहिँ के हुन्थ्यो भन्दाखेरि उहाँहरूले चाहिँ गाउँदै गर्दाखेरि त्यो गीत चै एकदम भावनामा एकदमै बुझ्ने शब्दहरू एकदम मिठो शब्दहरू उहाँले लगाउँथ्यो अनि पुरानो जमाना चाहिँ यति यति बिघ्न म्युजिकहरू हुन्थेन तर अहिलेको गितहरू चाहिँ के छ भने अहिले चाहिँ एकदमै दामी दामी गीत छ तर पनि के भन्छ म्युजिकहरू बेसी लगाउँछ बेसी के भन्छ उनिहरूले लगाइरहेको हुन्छ सो त्यही त्यही भएको का त्यही भएको कारणले गर्दाखेरि चाहिँ फरक चाहिँ यही छ कि पुरानो पुरानो गीतहरूमा कतिवटा के भन्छ भावनाहरू लुकेको हुन्छ अहिलेको चाहिँ लुकेको हुन्छ तर पनि कतिवटा म्युजिकले गर्दाखेरि म्युजिकले गर्दाखेरि हुन्छ अनि मलाई चाहिँ सबैभन्दा मन पर्ने चाहिँ दुइटै हो दुइटा अहिलेको गीतहरू पनि दामी दामी गीतहरू सब पहिलेको गीतहरू पनि दामी दामी गीतहरू छ तर मलाई चाहिँ बेसी मन परेको चाहिँ पुरानो गीतहरू किनकि पुरानो गीतहरूमा एकदमै त्यो फिलिङ्सहरू हुन्छ त्यो भावनाहरू उहाँहरूले पोखाएको हुन्छ सो मलाई चाहिँ त्यो एकदमै साह्रै मन पर्छ त्यही हो